मैले जानेको अरू भाषा त अब हिन्दी हो इङ्गलिस हो अन्त त्यसमा चाहिँ नेपाली तुलना गर्नुपर्यो भने चाहिँ नेपाली चाहिँ हामी एकदम बोल्नु पनि सजिलो हुन्छ र हामीले जे काम गर्दा पनि नेपालीमा बोलेर हामीले सजिलो लाग्छ पहिलेदेखि बोलेर सानैदेखि बोलेर र अब हिन्दी त हामीले भर्खर भर्खर सिकेको हो इङ्गलिस पनि अब यतातिर त्यस्तो बोल्ने गरेको छैन र हामीलाई अब हिन्दीमा बोल्नुपर्यो भने पनि हामी निकै लर्बरिन्छौँ जस्तै अब हामी नेपालीमा बोल्दाखेरि हामी जे पनि गर्छौँ हामी नेपालीमै बोल्छौँ अरूले बोल्दा पनि अब हामीलाई पनि सजिलो हुन्छ सुन्नेलाई पनि सजिलो हुन्छ अन्त हिन्दीमा बोल्नुथाल्यो भने त हामीलाई पनि अप्ठ्यारो हुन्छ बोल्नु किनभने हामीले सानैदेखि नै नेपाली बोलेर आएको हो र हामीले अब नेपाली बोल्ने बानी छ अब हामी सुत्दा पनि नेपालीमा सुत्ने हो सपना पनि नेपालीमा देख्ने हो सबै हामी उठ्दा खाँदा पनि नेपालीमा खान्छौँ तर पनि अब हिन्दीहरू बोल्नु पनि सक्छ तर हामीलाई नेपाली बोल्नु चाहिँ सजिलो लाग्छ किनभने हामीले सानैदेखि हामी जन्मेकोदेखि नै हामीले अहिलेसम नेपाली नै बोलेर आएको हो अँ तुलना त अब के गर्नु तुलना नेपाली सर्वश्रेष्ठ नै रहन्छ जहिले पनि अरू भाषा पनि सर्वश्रेष्ठ हुन् तर अब हामीलाई चाहिँ लाग्छ नेपाली चाहिँ एकदमै सर्वोत्तर सर्वोच्चम नेपाली हो अरू भाषाहरूमध्येमा चाहिँ अरू भाषा पनि राम्रै हो तर अब हामी नेपाली भएकोले नेपाली नै सर्वश्रेष्ठ ठान ठान ठान ठान्छौँ र हामी अब बोल्नु पनि नेपालीमै बोल्छौँ जे पनि हामी गर्छौँ नेपालीमै हुन्छ हाम्रो अब यहाँ पनि सबै नेपाली बोलेर हाम्रो कल्चर पनि नेपालीमै हुन्छ सबै नेपालीमै हुन्छ त्यही भएर नेपाली चाहिँ एकदमै सर्वश्रेष्ठ रहन्छ मेरो लागि चाहिँ